हजुर तपाईँ बोल्नुभएको होइन मैले तपाईँलाई भनेको थिएँ नि हाउस किपिङको बारेमा ए हजुर कहिलेदेखि जतिसक्दो छिट्टो आइदिनुहोस् न ल हजुर ए हुन्छ होइन सेलेरीको बारेमा पनि अलिकति डिस्कस गरौँ होला है सेलेरी तपाईँ अरू बेला गर्दा अरू अरू बेला पनि गर्नुभएको होला कति कति गर्नुहुन्थ्यो अरू बेला कतिमा गर्नुहुन्थ्यो होला महिनाको

आमाम् चार पाँच हजार अलिक कम्ती गर्नुहोस् न त एक महिनाको सेलेरी त चार पाँच हजार त साह्रै भयो म तपाईँलाई तिन चाहिँ दिनसक्छु बेसी काम गर्नु पर्दैन ए तपाईँ होइन तपाईँले साढे तिनसम्म चाहिँ गर्न सक्छु होइन बिहान अलिक छिटो आइदिनुहोस् किनभने म पनि ड्युटी जानुपर्छ हो म आठ बजे ड्युटी जान्छु तपाईँले बिहान भाँडा मोलिदिनुहोस् अन्तखेरि बेलुकाको भाँडा हुन्छ होइन भाँडा मोलिदिनुहोस् अन्त घर पोछा गरिदिनुहोस् अन्त यताउता साफ सफाइ गरिदिनुहोस् न होइन नानीको काम होइन होइन अहिले नानीको काम पर्दैन मैले किनभने मैले नानी चाहिँ मेरो आफ्नो आमाको घरमा छोडेको छु त अहिले छुट्टी छ विन्टरको हो अनि बिहान गरिदिनुहोस् अन्तखेरि बाह्र बजे गरिदिनुहोस् तपाईँलाई एक टाइमको खाना दिन्छु अनि खाना तपाईँले पाउनु हुनेछ एक टाइमको खाना अन्त तिन हजार ठिकै हुन्छ होला हजुर तपाईँको त्यो त तपाईँको इच्छा गर्दा हुन्छ बस्नु मन छ भने तपाईँ बस्न सक्नुहुन्छ बस्नुहुन्छ भने म तपाईँलाई अलिक तलब ज्यादा पनि दिन्छु हो अब बस्नुभयो भने त काम पनि अलिक धेरै हुन्छ तपाईँ बस्नुभयो भने चाहिँ म चार पाँचसम्म मिलाइदिनु सक्छु नबसिकन घरबाटै धाउनुहुन्छ भने चाहिँ म तपाईँलाई तिन हजार चाहिँ बनाइदिनु सक्छु हजुर

ए हुन्छ होइन छुट्टी त तपाईँले माग्नुभयो भने म दिइहाल्छु नि हप्ताको एकदिन त पाउनुहुन्छ किन मेरो पनि छुट्टी नै हुन्छ ड्युटी हो पाउनुहुन्छ होइन सौदाहरू त सौदाहरू त म आफै ल्याउँछु कि तपाईँ खालि त्यो खाना घर पोछा मात्रै गरिदिनुहोस् न ल ल ल हजुर हुन्छ टक्कै एक तारिखदेखि आइदिनुहोस् न ल तलब पनि मिल्छ हुन्छ हुन्छ हुन्छ